हेलो दादा सुन्नुहोस न हिजो अब म अचानाक अभर परिकन घर जानुपरेको थियो अन्त गाडी पनि कुनै पनि भेटेको थिएन तर टक्क तपाईँ आउनुभयो अन्त तपाईँले मलाईँ राम्रोसँग घरसम्म पनि पुऱ्याइदिनु भयो आ स्तो रातितिर घ घर जानु निक्कै रात परिसकेको थियो घर जानुको लागि गाडी पनि पाउँथेन तर तपाईँ भेट्नु भयो अन्त तपाईँले मलाई राम्रैसँग पुऱ्याइदिनु भयो थ्याङ्क्यू तपाईँलाई एक्दमै धेरै तपाईँले राम्रोसँग पुऱ्याइदिनु भएकोमा